हेलो हजुर को बोल्नुभएको हो नानीको स्कुलबाट बोल्नुभएको हो म लक्ष्मी छेत्री ए नानीको स्कुलबाट बोल्नुभएको होला है तपाईँ नानीको स्कुलबाट बोल्नुभएको होला होइन तपाईँ ए हजुर भन्नुहोस् न सर हजुर हजुर हजुर हजुर ए हजुर सर ए हजुर सर भन्नुहोस् न सर नानीको हजुर रिजल्ट ए एक्जाम त राम्रै गऱ्यो होला है ए हजुर हजुर हजुर ए हुन्छ सर म त्यसो भए म स्कुल आएर नानी भेट्छु नि तपाईँलाई सर ल हुन्छ सर हुन्छ थ्याङ्क्यु सर हुन्छ हुन्छ हुन्छ सर हु हुन्छ